बाख्राकोट भानु मैदानमा मेलिना राई आउनुभएको थियो त्यतिखेर मेला लागेको थियो होइन मेलामा एकदमै मनोरञ्जन भयो मेला लाग्दाखेरि जम्मैले गाइदिनु भएको थियो अन्त हामीले नै बोलाएको थियौँ मेलिना राईलाई होइन त्यहाँ एकदमै खुसी लाग्यो एकदमै मजा आयो तिनीहरू गाउँदाखेरि चाहिँ तिनी उन उनले गाउँदाखेरि चाहिँ एकदमै मजा आयो उनको भोयस चाहिँ एकदम मिठो भोयस थियो एकदम मिठो नभए पनि राम्रो भोयस थियो उनको चाहिँ अन्त मलाई चाहिँ धेरै मनपऱ्यो उनले गएको होइन अन्त हामीरू नाचौँ पनि त्यतिखेर डान्सहरू पनि भयो मेलिना राई आउँदाखेरि कति दुईवटा तिनवटा डान्स पनि भयो अन्त हामीले पनि त्यो डान्समा नाचौँ मजा आयो अनि नाच्दाखेरि पनि रमाइलो भयो सबैजना नाच्यौँ त्यतिखेर मेला पनि लागेको थियो एकदमै ठुलो अन्त एकदमै मजा आयो त्यतिखेर चाहिँ